मान्छेहरूले हिन्दू धर्ममा यति विश्वास गर्छन् कि यति गहिरो प्रकारले गर्छन् जुन शास्त्रमा लेखेको छन् त्यो कुरोलाई बिति विधिसहित पूजापाठ गरेर प्रार्थना गर्ने गर्दछौँ हामीले मन्दिरमा गएर प्रार्थना गर्ने गर्दछौँ भगवानलाई प्रार्थना गर्ने गर्दछौँ धर्म शास्त्रको जुन वेदहरूमा लेखिएको छ त्यो वेदको मन्त्रहरूलाई उच्चारण गरेर हामी भगवानलाई हामी प्रार्थनाहरू गर्दछौँ जुन चाहिँ हाम्रो श्रीगणेशको प्रार्थना छ वेदमा लेखिएको छ शास्त्रमा लेखिएको मन्त्रहरू छ जुन चाहिँ माताको मन्त्र बेग्लै छन् शिवजीको मन्त्र बेग्लै छ जुन प्रकारको धन हाम्रो धर्म छ हिन्दू धर्ममा त्यस्तो किसिम किसिमको मन्त्रहरू छ जुन चाहिँ प्रार्थना गर्दाखेरि हाम्रो भगवानले सुनिदिन्छ भन्ने हाम्रो प्रार्थना छ त्यो सब प्रार्थना हामी त्यसरी प्रकट गर्दैछौँ र हामी विश्वास पनि गर्छौँ विश्वास पनि छ हामीलाई हाम्रो जुन प्रार्थनाहरू छ जुन हाम्रो हनुमानजीको चालिसाहरू छ त्यो चालिसा पढ्दाखेरि दुर्गा माताको चालिसा छ जुन त्यसले गर्दा हामीलाई शान्ति विश्वास गरिरहेका छौँ यसरी हामी विश्वास गरिरहेका छौँ